दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवा सामाजिक सहयोग र मर्यादा मर्यादाको सन्दर्भमा पाकाहरूले सामना गर्ने मुख्य चुनौतिहरू के के हो हुन् जस्तो मलाई लाग्छ भने चाहिँ यहाँ राम्रो हेल्थ केयर फेसिलिटिजहरू राम्रो छैन है बृद्ध आश्रामहरू छैन जसको जसको सन्तान छैन उनीहरूलाई बृद्ध आश्राममा राख्नु पर्ने हुन्छ त्यस्तो बृद्ध आश्रामहरू छैन र जति पनि ग गभर्मेन्टले दिनु पर्ने एउटा सोसियल सेक्युरिटी पैसा हुन्छ त्यो मान्छेहरूमा पुग्न सक्दैन किनभने बृद्ध अवस्थामा भएको मान्छेहरूलाई त्यति ज्ञान हुँदैन कहिले फर्म भर्नु पर्ने अथवा गभर्मेन्टले पनि त्यति मजाले दिँदैन अब बर्षमा दुई बर्षमा एकपल्ट पोर्टल खोल्दिँदो है अन्तखेरि त्यो पनि हजार दुई हजारजनाले मात्रै पाउँछ अन्तखेरि त्यस्तो केही छैन र हाम्रो यो जी जस्तै हाम्रो जिटिएले पनि त्यस्तो केही निकालेको छैन यहाँको के भन्छ प पोलिटिकल सिचुएसन राम्रो नभएको कारणले गर्दाखेरि नै होला यहाँ केही पनि यस्तो स्वास्थ्य सेवा भयो होइन सामाजिक सहयोग मर्यादा सन्दर्भ यस्तो कुराहरूमा कसैले केही ध्यानै दिएको छेन र यहाँ बिजोग चाहिँ मान्छेको बिजोग नै छ